हजुर हजुर हो त प्याकेज त अब तपाईँले जति पनि लिँदा पनि हुन्छ हो अनि गाडी चाहिँ गाडी पनि अब तपाईँ आफै आउनुभयो भने पनि ठिकै छ कि नभए गा त्यो मतलब हामीले नै पनि प्रोभाइड गरिहाल्छौँ हजुर तर अलिकति भाडा चाहिँ अलिकति ज्यादा लाग्छ नर्मल नर्मल गाडीहरू अप एन्ड डाउन गरेर एकजनाको टू थाउजन जस्तो लाग्छ हजुर हजुर हजुर

बस्नु त अब एक दिनको चाहिँ थर्टिन हन्ड्रेड जस्तो गरेर छ हो बे हजुर मिल्छ त्यत्रो त आम्माहो गर्नु सक्दैनौँ नि ए होइन चार दिनको नि अँ फोर थाउजन मिल्छ सरी सरी घुम्ने जग्गा त अब थुप्रै नै छ हो एउटा छ टाइगर हिल होइन यो त अब सनराइज हेर्नुको लागि होइन अन्त बिहान चार हजुर बिहान चार बजी चाहिँ पुग्नुपऱ्यो तपाईँहरू होइन त्यसको लागि पनि अब गाडीले ए गाडीले लगिदिइहाल्छ त्यस्तो प्रोब्लम छैन अनि अर्को छ बतासे लुप हो त्यो बतासे लुप चाहिँ यहाँनिर त्यही जस्ट ट्रेन आएर एक टर्न मारेर जान्छ अन् अँ गार्डन टाइपको यहाँ अब हजुर त्यसमा अब तपाईँले त्यहाँनिर गएर उयोहरू पनि पाउनुहुन्छ त्यो ट्रेडिसनल लुगाहरू पनि लाउनु पाउनुहुन्छ अरू जापानिज टेम्पल छ हो रक गार्डन ह्याप्पी भ्याली हो जू दार्जिलिङ चौरस्ता त्यहाँदेखि माल रोडहरू त्यस्तै थुप्रै छ होल प्याकेज खानाहरू सबै गरेर सबै मतलब खानाहरू सबै गाडीहरू सबै गरेर है सबै गरेर चाहिँ टेन फिफ्टिन थाउजन जस्तो त लाग्छ होला हौ हुन्छ हुन्छ वेलकम